मैले पहिले किनेको क्यामेरा फिफ्टिन हन्ड्रेड डी मैले यो क्यामेरा अनलाइन अर्डर गरेको थिएँ यो क्यामेरा मैले अमेजनबाट किनेको थिएँ यो क्यामेराको मूल्य चालिस हजार मैले यो क्यामेरा किनेर चलाएकोदेखि अहिलेसम्म यसमा केही खराबीहरू देखापरेका छैनन् यसबाट खिचेको फोटोहरू पनि साह्रै राम्रो आएको छ मलाई यसबाट खिचिएका फोटोहरू अति नै मनपर्छ मलाई साथै यो क्यामेरा चलाउन पनि धेरै सजिलो लाग्दछ अरू क्यामेराहरू भन्दा यो क्यामेरा ओपरेट गर्न सजिलो पनि पर्दछ यसबाट खिचिएका फोटोहरू मलाई धेरै राम्रो लाग्दछ मलाई यो क्यामेरा साह्रै मन पर्दछ यदि कसैले क्यामेरा किन्न चाहनुहुँदैछ भने केनोन फिफ्टिन हन्ड्रेड डीको निम्ति जान सक्नुहुन्छ तपाईँहरूले अरू कुनै पनि नहेरेर केनोन फिफ्टिन हन्ड्रेड डी हेरेर किन्न सक्नुहुनेछ यो क्यामेरा भर्खरै सिक्नु हुँदैगरेका सिकारु फोटोग्राफरहरूको निम्ति भने धेरै नै राम्रो हुनेछ तपाईँहरूलाई यो क्यामेरा सञ्चालन गर्न पनि सजिलो पर्नेछ यो तुलानात्मक रूपमा कम्प्याक्ट वजनमा हलका र सञ्चालन गर्न सजिलो छ र निर्माण गुणस्तर सामान्य प्रयोगको सम सामना गर्न पर्याप्त राम्रो छ विगत पाँच वर्षदेखि फोटोग्राफर भएको हुनाले म तपाईँहरूलाई सुझाव दिन चाहन्छु केनोन फिफ्टिन हन्ड्रेड डी अनि थ्री थाउजन्ड डीमा तुलना गरे थ्री थाउजन्ड डीको सट्टा केनोन फिफ्टिन हन्ड्रेड डीमा जानुहोस् केनोन फिफ्टिन हन्ड्रेड डी जो केनोन थर्टिन हन्ड्रेड डीको उत्तराधिकारी पनि हो जुन सुरुवातीहरूका लागि उत्तम डिएसएलआर मानिन्छ थर्टिन हन्ड्रेड डी सुरुवातीहरूको लागि उत्तम डिएसएलआर मानिन्थ्यो र अहिले केनोन फिफ्टिन हन्ड्रेड डीको सुविधा सुविधाहरू थ्री थाउजन्ड डीको तुलनामा धेरै अधिक छ र तपाईँहरू पनि केनोनको कुनै पनि क्यामेरा हेर्नुहुँदैछ भने सुरुवाती फोटोग्राफरहरूले फिफ्टिन हन्ड्रेड डी हेर्न सक्नुहुनेछ सुरुवातीहरू मात्र नभएर अरूले पनि यो क्यामेरा लिनुभयो भने यस क्यामेराबाट फोटोहरू धेरै नै राम्रो आउने गर्दछ डीएसएलआरहरूमा धेरै सस्तो दाममा अनि धेरै राम्रो फोटो आउने क्यामेरा मलाई लागेको फिफ्टिन ङन्ड्रेड डी त्यसैले मलाई यो क्यामेरा धेरै मन पर्दछ तपाईँहरूले पनि यदि कसैले हेर्नुहुँदैछ भने अरू नहेरेर सिधै केनोन फिफ्टिन हन्ड्रेड डी तपाईँहरूले लिन सक्नुहुनेछ